हामी चाहिँ हाम्रो खेतीबारीको अब सबै सागसब्जी चाहिँ अब राम्रो परिकारले होइन राम्रो बनाउनु चाहन्छौँ भनेदेखि चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि मलजल हालेर एकदम स्याहारसुसार परिश्रम गर्नु पऱ्यो खट्नु पऱ्यो त्यो कुरालाई टाइम दिनु पऱ्यो होइन राम्रो पानी मल सबै हाल्नु पऱ्यो केमिकल युज गर्नु पऱ्यो युरिया डेफी सबै हाल्नु पऱ्यो त्यसलाई चाहिने जति कुरा होइन सबै हाल्नु पऱ्यो त्यसलाई प्रयोगै गरेनौँ भनेदेखि त त्यो मरेरै जान्छ र त्यसलाई राम्रो क्वालिटीको सबैभन्दा हायर होइन राम्रो बनाउनु छ भनेदेखि चाहिँ अब राम्रो बनाउनुको लागि चाहिँ अब हामीले त्यही कुरा सोचेर अब राम्रै कुराहरू युज गर्नु पऱ्यो अनि छिटोको लागि अब ट्याक्टरहरू युज गर्नुपऱ्यो अब पहिलाको समयमा गोरुहरू जोत्थ्यो अब अहिले त्यस्तो छैन अब अहिले ट्याक्टरहरू आयो अनि गोरुहरू जोत्नु छोडेर अहिले बारी खन्ने मसिनहरू नयाँ नयाँ नयाँ निक्लिँदै गयो होइन छिटोको लागि अहिले मान्छेले बारीमा कामहरू गर्नु छोडिसक्यो खेतीबारी गर्नु छोडिसक्यो र यो अहिलेको जमानामा प्रायःजस्तो फाल्टो काम गर्ने होइन बिजिनेस गर्ने मात्रै मान्छे छ यस्तो बारीखेतीहरू गर्ने परिश्रम गर्ने आफ्नो खेतबारीबाट सब्जीहरू उत् उत्पन्न गर्नेहरू अहिलेको समयमा कम्ती मात्र भेटिन्छ र हाम्रो फेमेलीले चाहिँ अब त्यस्तैहरू गरेर होइन अब हामीलाई पढाई राखेको छ होइन हाम्रो आमा बाबाहरूले होइन अब हामी चाहिँ त्यस्तैहरू बेच्छ अब त्यस्तैहरू बेचेर अब आफ्नो जीवन उयो गरिरेहेको छ होइन अब हायर त्यस्तो राम्रो बनाउनको लागि चाहिँ आफूले परिश्रम पनि गर्नुपर्छ त्यसलाई सबै चाहिने कुराहरू हाल्नु पर्छ लगाउनु पर्छ यसरी नै अब यसरी नै अब परिश्रम गरेर खट्यो भनेदेखि चाहिँ आफ्नो घरको साग सब्जी पनि अब एकदम राम्रो हुन्छ